स्थानीय वातावरण संरक्षणको निम्ति दार्जिलिङ नरगपालिकाले र लोकल नन गर्मेन्ट अर्गनाइजेसन एनजीओस हरूले जुन पहलहरू चलाइरहेका छन् जस्तै प्लास्टिक फ्री जोन सोलिड वेस्ट म्यानेजमेन्ट ट्री प्लानटेसनहरू त्यसले गर्दा दार्जिलिङ नगरपालिकाको जुन चाहिँ वातावरण छ आजको दिनमा सकारात्मक भएर गएको छ